हाम्रो कालिम्पोङ जिल्लमा चाहिँ एकदमै मुख्य र राम्रो चिज चाहिँ हाम्रो सडक हो होइन जहाँ चाहिँ एकदमै राम्रो गाडीहरू हिँड्छ होइन र कमानका मानिसहरू जो जो आउँछ उनीहरूले बेसी भाडा पनि पर्दैन सस्तो भाडामा उ यहीँ जग्गाहरू घुमाइदिन्छ होइन जुन सडकमा हिँड्छ भ्यूसहरू पनि राम्रो देखिन्छ होइन र जुन भाडाहरू छ त्यो पनि सस्तो गरिदिन्छ यो कालिम्पोङ सहरमा त्यत्ति साह्रो महँगो छैन होइन तर यहाँको सडकहरू चाहिँ एकदमै राम्रो छ गाउँ बस्तीमा पनि हाइवेसहरू छ होइन एकदमै राम्रो छ हाम्रो सडकहरू चाहिँ